मेरो लक्ष्य चाहिँ नर्स बनिने एउटा लक्ष्य छ अनि अहिले म पढिरहेको छु विद्यार्थी नै हो तर भविष्यमा हुनुपायो भने चाहिँ मलाई नर्स मन पर्छ किन भने उनीहरूले गरेको सेवाहरू मलाई धेरै नै मन पर्छ अनि मलाई अरू मान्छेहरूलाई सहायता गर्नु धेरै मन पर्छ अरूको हेरचाह गर्नु धेरै मन पर्छ फिलहाल अहिले त म विद्यार्थी नै हो आहिले पढ्दै छु विद्यार्थी म एघार श्रेणीमा अनि अलिक पछाडि चाहिँ म नर्स गर्ने नर्सको कोर्स गर्ने मेरो इच्छा छ अनि मलाई मलाई उत्प्रेरित गर्छ कुराहरूले भन्दाखेरि चाहिँ अरू अरू नर्सहरूले पनि अरू नर्सहरूले अरूले सेवा गरेको देख्दा मलाई साह्रै राम्रो लाग्छ अनि धेरै राम्रो लाग्छ मलाई भविष्यमा चाहिँ नर्स बनिने इच्छा छ मैले सोचिरहेछु त्यही गर्ने त्यही नर्स बनिने भनेर